ए हेलो म्याडम तपाईँ अस्ति तपाईँहरूको पञ्चायतबाट तपाईँ उठ्नुभएको है ए म यहाँ उयो एनजिओबाट भाइ बोलेको कि अहिले तपाईँहरूकोमा त्यो मैलाहरूको फ्याँक्नेको एउटा के योजनाहरू आएको छ पञ्चायतबाट ए अन्त त्यहाँ त्यहाँ कस्तो पाराको त्यो चाहिँ कस्तो आएको छ तपाईँहरूको त्यो पञ्चायतबाट चाहिँ

ए त्यो चाहिँ पर्मानेन्ट राख्नु त्यो चाहिँ पर्मानेन्ट हो कि तपाईँहरूको त्यो कस्तो टाइपको ए र अन्त तपाईँहरूले त्यो मैलाहरू चाहिँ अन्त बिहान कसरी उयो गर्नुहुन्छ त्यो गाउँको डल्लै उठाउनुहुन्छ कि गाडीको माध्यमबाट कि केको के गरेर गर्नुहुन्छ

ए त्यो खोल्सामा पो हाल्नुहुन्छ त्यो खोल्सामा अन्त त्यो अन्त मैलासैला हुँदैन अन्त तपाईँहरूले त्यो खोल्सामा हालेर झन् ए त्यस्तो ए त्यो तपाईँहरूले चाहिँ छुट्याउनु हुन्छ कु कुहुने के ए त्यहाँबाट नकुहिनेहरू चाहिँ त्यो के गर्नुहुन्छ तपाईँहरूले नकुहुने जुन चाहिँ तपाईँको उयो छ कचडाहरू त्योहरूलाई चाहिँ के गर्नुहुन्छ ए जलाउनुहुन्छ होइन ए तपाईँहरूको त्यो के बिहान गर्नुहुन्छ कि बेलुका गर्नुहुन्छ त्यो सबै मैलाहरू उठाउने काम के ए छ बजीतिर गर्नुहुन्छ त्यो अहिले त अब गर राम्रै चलिरहेको छ है ए अन्त ग गाउँघरको मान्छेहरूलाई तपाईँहरूले कस्तो चेतना फैलाउनु भएको छ कि यो सामान यो उयोहरू चाहिँ यसरी गर्नु यसो गर्नु भनेर भन्नुभएको छ यो कुरोहरू हजुर हजुर अँ हजुर ए ए हजुर हजुर त्यही त त्यो राम्रै हुँदैरहेछ तपाईँहरूको त्यसो भए है ए त्यसो भए ठिकै छ नि त है त्यसरी नै तपाईँले गर्दै जानुहोस् न अहिलेसम्म है गाउँघरमा गाउँघरमा त के कसो हो तपाईँहरूले यो चाहिँ अलिकति भन्नुपऱ्यो ए हुन्छ हुन्छ हुन्छ हुन्छ